मलाई खानामा चाहिँ सेललोटी मनपर्छ अनि त्यसमा चाहिँ दुध चिनी र मैदाको पिठो लाग्छ है अनि त्यो चाहिँ म दुई घन्टाभित्रमा चाहिँ बनाइसकिदिन्छु मलाई धेरै मनपर्छ म चाहिँ सेलरोटी धेरै मन पराउने गर्छु